र गाडीको कुरा गरौँ भने मलाई आपाचे चाहिँ धेरै मन पर्छ र म साथीहरूसँग हिँड्दा पनि एकदम गाडीमा हिँड्छु र अब मेरो टिभिएसको चाहिँ मलाई इन्जिन राम्रो लाग्छ र त्यसको माइलेजहरू ठिकै राम्रो दिन्छ भनेर चाहिँ मलाई मन पर्छ भनेको त्यही टिभिएसको गाडी हो आपाचे र म मलाई मन पर्छ त्यो गाडी मेरो ड्रिम बाइक हो र अनि त्यसमा हिँड्नु चाहन्छु म भोलिको दिनमा साथी भाइहरूसँग लङ टुरतिर जानु पऱ्यो भने गएको थिएँ एक पल्ट म सिलगढी लिएर गएको थिएँ मैले मेरो गाडी मलाई दादाले लिएर जाऊ लिएर आउनु भनेको थियो दादा किनकि दादा सिलगढीमा काम गर्नु हुन्थ्यो त्यो बेला अहिले त दादा त्यता त्यहाँ सिलगढीमा हुनु हुन्न दादा चाहिँ अहिले हुनु हुन्छ उता कलकत्तामा अनि दादाले चाहिँ मलाई घरबाट गाडी लिएर जऊ अन्त गाडी लिएर आएर चाहिँ यताबाट दुई तिन दिन बसेर जानु भनेर भनेको थियो नि त मलाई अनि म चाहिँ गाडी लिएर गएको थिएँ र त्यो यात्रामा म राम्रोसँगले सक्सेसफुल भएर पुगेँ र त्यही गाडीमा पुगेँ आपाचेमा र अनि भन्नु पर्दाखेरि चाहिँ गाडी चलाउने मेरो मतलब एज त पुगेको छैन र पनि म गाडी चलाएर हिँड्छु राम्रोसँग चलाउँछु केयरफुल चलाउँछु होइन त्यस्तो स्पिड पनि कुदाउँदिनँ एकदम स्लोमा कुदाउँछु गाडी त र राम्रोसँगले पुग्नु पाएँ त्यो दिनमा सिलगढी र अनि त्यसको दुई तिन दिनमा आउँदाखेरि म राम्रोसँगले नै आइपुगेँ र बिचमा चाहिँ एक्सिडेन्ट भइरहेको रहेछ एउटा गाडीहरू सो त्यही देखेर चाहिँ म एकदम स्लो चलाउँछु गाडी होइन किनकि मैले दो बहुतको देखेको त्यस्तो भएको र राम्रोसँगले कुदाउँछु म गाडी र त्यति नै भन्नु चाहन्छु र बाटोतिर अब गाडीहरू पनि मेरो गाडीको चाहिँ मोबिल चाहिँ चेन्ज गर्नु पर्ने थियो मैले चाहिँ त्यो चाहिँ अलिकति चेक गरेको थिइनँ अरू सब मतलब त्यो अब टाइम चाहिँ अलिकति लेट भएर नमिलेर हतारमा चाहिँ मैले त्यो के भन्छ अलिकति उयो गरेँ सो के भन्छ मैले भन्नु पर्दा चाहिँ अब त्यो मोबिलको चाहिँ मैले भुलेको थिएँ नि त अनि त्यो मोबिल चाहिँ मैले बाटोमा गएर चेन्ज गरेँ बाटोमा गाडीले त डिस्टर्भ त दिँदै थियो र मलाई लागिरहेको थियो मैले गाडी चेक त गर्नु पर्ने थियो र बादमा मलाई थाहा हुँदै थियो कि मैले गाडी चेक गरेको भए पनि हुने थियो त्यस्तो लाग्यो र अब नेकस्ट टाइम गयो भने ल म चाहिँ अब राम्रोसँगले गर्नेछु त्यो यात्रा र सक्सेस भएर देखाउने छु राम्रोसँगले केयरफुल चलाउने छु र मलाई मन पर्ने भनेको चाहिँ टिभिएसको बाइक हो र मलाई धेरै मन पर्छ र म त्यही गाडीमा यात्रा गर्न चाहन्छु र साथी भाइहरूसँग म त्यही गाडीमा हिँड्न चाहन्छु र मलाई त्यो गाडीको चाहिँ टिभिएसको चाहिँ इन्जिन चाहिँ एकदम राम्रो लाग्छ खास लाग्छ लाग्छ राम्रोसँगले गर्छु राम्रोसँगले गर्छु अब होइन आफ्नो लाइफको बारेमा छ त्योबाट मैले केही कुछ गर्नु सक्छु भनेर मैले सोचेको छु गाडीको बारेमा सो अन्त त्यसका बारेमा सोच्दैछु गर्छु भनेर भनेर सोचेको छु अनि त्यसको बारेमा अब के के हुन्छ भनेर सोच्दैछु अब के के हुन्छ अनि गर्छु गाडीहरू कुदाउँछु म एकदम केयरफुल कुदाउँछु राम्रोसँगले होइन गाडी कुदायो भने पनि अब यस्तो उयो गर्दिनँ हाई स्पिडमा चलाउँदिनँ म स्लोमा चलाउँछु एकदम राम्रोसँगले साथी भाइहरूसँग पनि हिँड्छु हिँड्दिनँ होइन र मेरो साह्रै साथी भाइहरूसँग चाहिँ कस्तो हुन्छ भनेदेखिको साथी भाइहरूसँग चाहिँ मेरो त्यस्तो साह्रो क्लोज छैन मतलब कतैतिर जानु पऱ्यो भने चाहिँ एकदम मिलिदिन्छु म पनि साथीहरू पनि मिल्छ अर्कै खुसी लाग्छ त्यस्तो भयो भने किनकि साथी साथी मिलेको त जसलाई पनि खुसी त लागिहाल्छ सो त्यही लागि चाहिँ भन्नु चाहन्छु कि एकदम राइटतिर जानु भयो भने चाहिँ एकदम केयरफुल जानु पर्छ होला र मेरो जस्तो प्रब्लम चाहिँ बाटोमा नपरोस् र मेरो चाहिँ मोबिल खराब भएर चाहिँ गाडीले डिस्टर्भ दिँदै थियो बाटोमा सो त्यही भएर चाहिँ एकदम केयरफुल हिँड्नु पर्छ अब होइन त्यसको लागि चाहिँ मलाई गाडी चाहिँ अब त्यही टिभिएसको बेस्ट हो हुनु त मलाई त अब त्यही लाग्छ किन किनभने म त्यही गाडीमा सिलगुढी अप डाउन भएको हो किनकि थाहा छन् त मलाई पनि अब म म पनि गएर आएको हो सिलगढी मैले त्यस्तो एक्सपिरिन्स पनि भन्नु खोजेको होइन हिँड्नु त हिँड्नु बस्छु म जयगाउँ हेमिल्टन कालचिनी बुकिमबारी त म सधैँ हिँड्छु र पनि म चाहिँ एकदम गाडीमा हिँड्दा चाहिँ कोही बेला हतार नभएको हतारमा भएको बेलामा चाहिँ मैले त्यति चेक गर्दिनँ गाडी र आउँ आउँदो दिनमा चाहिँ म राम्रोसँगले गर्नेछु र भोलिको दिनमा कतै जानु पऱ्यो भने पनि एकदम चेक गरेर जानेछु मोबिलदेखिको लिएर इन्जिनदेखिको लिएर सब राम्रोसँगले गर्नेछु र अब सोचिरहेको छु म पनि यता सि सिलगढी त पुग्यो अब चाहिँ सोचेको छु नेपालको राइड गरौँ भनेर सो त्यही त सोच्दैछु के गर्नु भनेर गाडी एकदम सर्भिसिङ गर्नु पर्नेछ एक पल्ट चाहिँ सर्भिसिङ गरेर त्यसको त्यो तारहरू निकालेर उयसको के भन्छ अरे कस्तो नाम नआएको हौ त्यो हर्नको मेरो तार अलिकति खराब भएको छ त्यो तार निकालेर अर्को तार लगाएर अनि त्यो सर्भिसिङ गर्नु पर्नेछ गाडी एक पल्ट अनि सो त्यही त्यसको लागि चाहिँ अब गर्नु पऱ्यो आफैँले र सर्भिसिङ गरेर चाहिँ गाडीको चाहिँ अब नेपाल जाने सोचिरहेको छु र मेरो नेपालमा चाहिँ ठुलो मम्मीको घर छ म त्यहाँ चाहिँ जाने सोचेको छु गाडी लिएर सो सोच्दैछु त्यही गर्छु भनेर र त्यही गर्छु म आउँदो दिनमा राम्रोसँगले गर्छु र राइड राम्रोसँगले गर्नेछु र धेरै केयरफुल गर्नेछु बाटोतिर त्यति फास्ट फुडहरू खानु भएन कोल्डड्रिङ्क्सहरू खानु पऱ्यो अहिले त गरम धेरै छ राम्रोसँगले एकदम स्वास्थ्य आफ्नो जिउलाई पनि हेरेर गाडी कुदाउनु पऱ्यो त्यसै फुर्किँदै कुदाउनु भएन गाडी जहिले पनि र राम्रोसँगले कुदाउनु पऱ्यो गाडी केयरफुल र राम्रोसँगले कुदायो भने त अटोमेटिकली राम्रो हुन्छ र भोलिको दिनमा राम्रोसँगले कुदाउने छु र धेरै धेरै धन्यवाद